मैले चाहिँ एउटा प्रेस्टिजको इलेक्ट्रिक केटल किनेको थिएँ त्यो चाहिँ एकदम लो क्वालिटीको आयो मलाई प्राइज पनि त्यति नै महँगो पऱ्यो त्यसमा जुन चाहिँ चाहिँ मैले एक्सपेक्ट पनि गरेको थिइनँ प्राइज पनि फेरि क्वालिटी पनि यस्तो लो आयो त्यसमा पानीहरू तात तताउँदाखेरि पनि पुरा त्यो क ऊ यो करेन्ट लाग्ने प्लस त्यो त्सको वायर पनि एकदम लुज त्यो एकदम लो क्वालिटीको वायर पनि त्यो मुनिको प्लेट पनि त्यो राम्रोसँगले त्यो फिट नहुने त्यसमा अनि म चाहिँ एकदम अन्सेटिस्फाइड छु त्यो प्रडक्ट लिएर एकदम मलाई मन परेन त्यो प्रोडक्टदेखि म एकदम अन्सेटिस्फाइड भएँ म तपाईँहरूलाई यही भन्नु चहान्छु कि प्रेस्टिजको कुनै पनि केटल तपाईँहरूले किन्नुहुँदैछ भने एकदम त्यसको क्वालिटी प्लस त्यसको एकदम हिटिङ पावर जुन चाहिँ हुन्छ त्यो कति ऊ योमा टेम्परेचरमा कति हिट हुँदैछ त्यो हेरेर मात्रै लिनुहोस् किनभने एकदम भोल्टेजहरू अप एन्ड डाउन हुँदा पनि पुरा प्रोब्लम हुँदो रहेछ त्यो वायरहरू पुरा छिटो तातिँदो रहेछ अनि प्लस फेरि त्यसमा पानी तताउँदा पनि त्यो पुरा लिकेज हुँदो रहेछ त्यो पानी तल डल्लै त्यो प्लेटभरि हुँदो रहेछ सो त्यही भएर चाहिँ तपाईँहरू हेरेर किन्नुहोस् ऊ योलाई केटललाई सो म चाहिँ प्रेसटिजलाई एकदम त्यो इलेक्ट्रिक केटललाई चाहिँ नो भन्छु नकिन्नुहोस् पनि मेरोबट चाहिँ त्यही छ